मेरो हसबेन्डले चाहिँ अब भारीहरू बोक्ने काम गर्छ अब ऊ चाहिँ सत्तरहरू सत्तर अस्सीहरू पुग्नुभएको छ उभन्दा चाहिँ म अलि एजमा अलिक उमेरमा सानै छु अन्तखेरि अब उसले बेलुका मलाई ल्याएर दिन्छ कोही बेला एक सौ रुपियाँ कोही बेला डेढ सौ रुपियाँ अब बेलुका उसले यस्तो रक्सीहरू पनि खान्छ